हामले हेरिन्जेलसम्म हामी बस्तीमा बसेको अन्त मैले अब हेरे र देखिन्जेलसम्म अब हाम्रो एजको केटाहरूले हाम्रो एजको केटाहरूले के पो भन्छ भनेपछि त ए खेतीबारी त हो ए गर्दा हुन्छ नि प्रायः जस्तो तर अब त्यसमै म त्यो त अब उयो गर्नु भएन त्यसमै त अब मरिमेट्नु जानु भएन अब पढेको छ अरू जबलाई अप्लाईहरू गर्नुपऱ्यो अब अरू जबतिर उयो गर्नु पऱ्यो अन्त त्यही त्यही कुरा छ अन्त त्यही खेतीबारीतिर जाँदा इन्ट्रेस हुँदैन अन्त त्यही पढाइको टाइममा कलेज गऱ्यो कोहीले अब म्यानेजमेन्टहरू गर्छ होइन म्यानेजमेन्टपट्टि लाग्छ त्यही भएर चाहिँ अब खेतीपारीतिर त्यस्तो अब पहिलाको जस्तो हाम्रो अब जस्तो बाजे बाउहरू रुचि गर्थ्यो त्यस्तो छैन अहिलेको जमानामा अन्त त्यही कारण त यतिको अन्त अहिलेको अब जति पनि अब कतिजना त्यो एग्रिक्रोची पढेको हुन्छ एग्रिकल्चर गरेको हुन्छ कलेजबाट होइन अब उनीहरूले गर्ने जति चाहिँ अब उनीहरूले बु अब उनीहरूको ब्रेन युज गरेर अब जति पनि एग्रिकल्चर गरेको उनीहरूले क्या अब हट हाउसहरू बनाएर अब मसरुम कल्टिभेसन अब जस्तै अब मसरुम कल्टिभेसन त नर्मली अब उयसमा त हुँदैन बाहिर अब पहिलाको जमाना पो मा पो खुल्ला थियो अब हावाहरू पनि राम्रो थियो जुन चाहिँ पनि मज्जाले उयो हुन्थ्यो अहिले त हट हाउसमा गर्नै पर्छ मसरुम भयो अरू कुरा चाहिँ के के के के भयो अबअहिले डल्लो खोर्सानी निक्कै राम्रो हुँदैन बाहिर गऱ्यो भने सेपमा राख्नु पर्छ अन्त मात्र राम्रो फल्छ त्यस्तो उयो छैन पहिलाको जस्तो वेदरले गर्दाखेरि सबै चेन्ज भइसकेको छ अन्त त्यही कारणले फटिलाइजरहरू युज गर्नुपर्छ अन्त त्यही कारण त्यति नै हो